नि नृत्यसँग चाहिँ अब मेरो धेरै सपनाहरू छ छ किनकि अब म सानैदेखि अब नृत्य गर्दै गर्दै आएको र नृत्यले नै मैले धेरै नाम कमाइसकेको कमाएको र मलाई नृत्यको क्षेत्रमा चाहिँ धेरै अघि बढनु छ माथि जानु छ है जानु छ र मलाई त्यो स्थान प्राप्त गर्नु छ जो अब हाम्रो भारतको है रेमो डिसुजा अन्त अब कति अर्को के अरे भारतको नभए पनि माइकेल ज्याक्सन है माइकेल ज्याक्सन मलाई अब उहाँको उहाँको जुन स्थान प्राप्त गर्न उहाँको जुन त्यो लक्ष्य थियो त्यो मलाई पनि त्यस्तै प्राप्त गर्नु चाहना छ र अन्त हाम्रो अर्को प्रभु देवा है म प्रभु देवाको पनि धेरै फ्यान छु प्रभु देवाहरूको पनि त्यो मलाई स्थान चाहिँ अब त्यतिकोमा चाहिँ मलाई पुग्नु इच्छा छ